हामीले भन्ने गर्दछौँ है सङ्गीत नै हाम्रो चाहिँ जीवन हो भनेर भन्छौँ भने है गाना गाउनु चाहिँ मलाई यति राम्रो मलाई मन पर्छ पनि म गाउने पनि गर्दछु है शास्त्रीय सङ्गीत तर मो सिक्छु पनि गाउँछु पनि है जस्तै हामी है नेपालीमा यो शास्त्रीय सङ्गीत सरगम भनिन्छ सरगम चाहिँ हामी सारेगमप भनेर चिन्दछौँ सरगम होइन अनि त्यो गानाहरू चाहिँ मलाई यत्ति नै मनपर्छ र गाउनु पनि सजिलो है हामीलाई विशेष त हामी नेपाली भाषा नेपालीमा गाउनुको लागि पनि हामी कत्ति फिलिङसँग है विचारहरू पोख्ने गर्दछौँ गानाको मार्फत् होइन तर त्योभन्दा बाहेक चाहिँ हामीलाई वेस्टर्न है अन्य देशको गानाहरू चाहिँ हामीलाई यति गाउनु साह्रो पनि पर्दछ किनभने हाम्रो त्यो लय नै मिल्दैन भाषा पनि मिल्दैन साथसाथै लय पनि मिल्दैन है हामीले अनि त्यो गाउन गा गानाको अब जुन सुर पनि हामी बुझ्नु हामीलाई धेरै नै गाह्रो पर्दछ त्यो गानाको सुर नबुझेपछि त अवश्य नै हामीलाई गाउनु साह्रो पर्छ र गाउन साह्रो परेपछि हामीलाई त्यो गाना सुन्नै मन पर्दैन है र आफ्नो भाषाको गाना भनेको चाहिँ अब सरगम अब यति साह्रो राम्रो सारेगमपधनिस होइन हामीले गाउने गर्दछौँ र मलाई गाना गाउनु पनि मनपर्छ शास्त्रीय सङ्गीत सिक्नु पनि अझै मलाई अझै बढ्ता मन पनि पर्छ र आउँदो भबिष्यको समयहरूमा पनि यसरी नै असल असल गानाहरू हामीले गाउनु सकौँ आफ्नो नानीहरूलाई पनि हामीले सिकाउनु सकौँ भन्ने चाहिँ यहीँ नै मेरो धारणा छ